हेलो तपाईँ पेम्बा अङ्कल बोल्नु भएको हजुर मैले यहाँ के भन्छ गाडी बुक गरेको थिएँ तर अब तपाईँले एकदम ढिलो आउनु भयो यहाँ पर्खदा पर्खदा अब यहाँ पर्खदा आधा घण्टा जति भइसक्यो तपाईँ कहाँ हुनुहुन्छ भनिदिनु होला कति कति टाइम लाग्छ होला ए होइन यहाँ आधा घण्टा भइसक्यो अब मलाई जानु त अलिक हतारै छ तपाईँले जतिसक्दो छिटो आइदिनुहुन्छ भनेर चाहिँ सोचिरहेथ्येँ अनि तपाईँको तपाईँ चिनाजानै हुनुहुन्छ अन्त तपाईँको क्याब बुक गरेको थिएँ अन्त जतिसक्दो अब छिटो आइदिनु भनेर चाहिँ भन्छु है तपाईँ कहाँ हुनुहुन्छ ए त्यसो भए तपाईँ दस मिनट बाद आइपुग्नु हुन्छ होला नि यता प्रिमताम रोड साइडमै म यहाँ पर्खिरहेको छु दोकानकै अगाडि बसिरहेको छु तपाईँ आइदिनु न छिटो हजुर हुन्छ है दस दस मिनटतिर आइपुग्नु हुन्छ है हुन्छ हुन्छ थ्याङ्क यू